अस्तिनिर चाहिँ मेरो साथीहरूले चाहिँ भन्यो नि त कि मामाअर्तको प्रडक्ट चाहिँ एकदम नेचरल हुन्छ एकदमै राम्रो हुन्छ तैँले पनि ट्राइ गर भनेर अन्त मैले पनि मामाअर्तको चाहिँ भिटामिन सिको सिरम ल्याएँको थिएँ है सिरम ल्याएँ क्रिम ल्याएँ डे क्रिम होइन अनि मा फेस माक्स पनि ल्याएँ अन्त कति अब कति भइसक्यो युज गरेको त्यसको केही मैले पोजेटिभ रिजल्टै देखेको छुइनँ अन्त झन त्यो सिरम त लिएको र नलिएको केही फरकै हुँदैन अन्त क्रिम पनि के हो हो लगाए पछि खोइ के के इफेक्ट गर्छ म त केही देखिनँ बरु फेस माक्स चाहिँ यसो अलिकति भने जस्तो नभए पनि अलिकति डिफरेन्ट चाहिँ भयो अब आउनु पऱ्यो नि त होइन यसो त्यस्तो एक्सपेन्सिभ छ फेरि अन्त किनेर यसो लगाइसकेपछि चाहिँ नेगेटिभ राम्रो या नराम्रो कुनै पनि एउटा इफेक्ट रियाक्सन चाहिँ हुनुपऱ्यो नि त केही छैन अब अन्त यसो बेबी प्रडक्टहरू पनि राम्रो हुन्छ भनेर किनौँला भनेको किन्दिन अब राम्रो लागेन मलाई